दार्जिलिङका अहिले फिलहालका परिवर्तन अथवा अहिलेका विषयहरूलाई मुख्य नजर राखेर भन्नुपर्दाखेरि चाहिँ यहाँ दार्जिलिङमा चाहिँ आर्थिक विकास धेरै बढेर गएको छन् जसको कारण चाहिँ यहाँका पर्यटकस्थलहरूमा जो पर्यटकहरू घुम्न आउँछन् यहाँका आकर्षित जति पनि पर्यटकस्थलहरू छ यसले गर्दाखेरि चाहिँ दार्जिलिङमा चाहिँ तपाईँको आर्थिक विकास धेरै बढेर गएको छ र यहाँ ट्रान ट्रान्सपोर्टेसनको निम्ति चाहिँ हजुरहरूलाई टुरिस्ट अब टुरिज्मको बेलामा जुन चाहिँ हुन्छ यसमा चाहिँ तपाईँहरू अलिकति गाह्रो पर्न जान्छ यहाँका जुन चाहिँ ट्रान्सपोर्टेसनको जुन चाहिँ बाटो रोडहरू छ यो रोडहरू सानो हुनाको कारणले गर्दाखेरि चाहिँ यहाँ धेरै प्रकारको जामहरू लाग्छ र यहाँ सानो साना साना गाउँबस्तीहरू पनि अहिले धेरै पर्यटकस्थलहरू ले गर्दा धेरै फेमस भएको छन् जसलाई हामी अहिले नाम दिएको छौँ होमस्टे जहाँ चाहिँ पर्यटकहरू सानातिना गाउँमा गएर पनि उनीहरू आफ्नो जीवनको आनन्द उठाउन सक्छन् धेरै होमस्टेहरू खोलेर गएको छन् दार्जिलिङमै यसले पनि आर्थिक विकासमा धेरै सहायता पुग पुगेर गएको छन् यो दार्जिलिङ पाहाड क्षेत्रमा र सामाजिक परिवर्तन समाजहरू पनि धेरै मोडर्न तरिकाले विकासहरू हुँदै गएको छन् जस्तै यहाँ पनि धेरै प्रकारको वेस्टर्न टाइप प्रकारको बाहिरको अङ्ग्रेजी हिसाबको भाँडाकुँडा बर्तनहरू हुन्छ त्योहरू चलाउने गर्छन् किनभने दार्जिलिङमा अहिले तपाईँ भन्नुपर्दाखेरि पर्यटक स्थल नै बनिसकेको कारणले गर्दाखेरि चाहिँ उनीहरूको ज पर्यटकहरूको जस जस्तो प्रकारको उनीहरूले जीवन निर्वाह गर्छन् त्यही प्रकारको आफूले उनीहरूलाई सोख सुविधा पुर्याउन र उनीहरूलाई आनन्द गराउनका निम्ति हामीले त्यही प्रकारको उनीहरूको जीवन साथ सँगसँगै हामीले पनि उनीहरूको जीवन जीविका सिकेर जाँदैछौँ त्यसै कारणले गर्दाखेरि दार्जिलिङमा एजुकेसन शिक्षाहरूको पनि धेरै महत्त्व परेर गएको छ जो चाहिँ शिक्षाहरू हामी उनीहरूबाट सिक्छौँ र उनीहरूले हाम्रो जुन चाहिँ कल्चर हाम्रो रीतिरिवाजहरू सिकेर जान्छ यसले गर्दाखेरि चाहिँ एकाअर्कामा हाम्रो धेरै सुधार भएको छ एकाअर्काबाट हामी सिक्छौँ उनीहरूले हामीबाट सिक्छ हामी उनीहरूबाट सिक्छौँ त्यही त्यसले गर्दाखेरि चाहिँ शिक्षाको परिवर्तन धेरै भएर गएको छ र आर्थिक अवस्थाहरू पनि साना साना साना गाउँतिर पनि धेरै प्रकारले बढेर गएको छन् कारण अहिले डिजिटल भएकोले गर्दा आफ्नो काम आफै गर्नसक्छौँ हामी सानो जग्गाबाट त्यस्ता कुराहरू आफ्नो फोन मार्फतै गर्नसक्छौँ यसले पनि हाम्रो दार्जिलिङमा धेरै विकास भएको छन् र भन्नुपर्दाखेरि दार्जिलिङमा अहिले धेरै प्रकारका मोडर्न टेक्नोलोजीहरू पनि यहाँका होटलहरू जो वासस्थान छ पर्यटकहरूको निम्ति त्यतातिर पनि सबै अब भनौँ भने धेरै प्रकारको परिवर्तन भइसकेको छ र दार्जिलिङको क्षेत्रको जति पनि स्कुल विद्यालय महाविद्यालयहरू छ यी स्कुलहरूमा पनि धेरै प्रकारको सुधारहरू आएको छन् कारण र यहाँ हाम्रा जति पनि अब हाम्रा राजनीतिक नेताहरू हुनुहुन्छ उनीहरूले पनि यहाँ सहजपूर्वक आफ्नो योगदान दिइरहेको छन् पाहाडलाई सुधार्न राम्रो बनाउन भनी अनि र अहिले सबैको हातमा सबैको हातमा नभए पनि एउटा परिवारमा दुईवटा स्मार्टफोन भएकै हुन्छ र यी यसले पनि धेरै कुरा सिकेर उनीहरूले आफ्नै पाहाडमा केही कुछ गरेर खान सक्छन् र पाहाडमा धेरै सुधार आएको म आएको छ जस्तो मलाई लाग्छ यहाँको रहनसहन जुन चाहिँ हामी नेपाली जाति भएर यहाँ हाम्रो रहनसहन नै अर्कै भएर गएको छन् जो चाहिँ हामी पर्टकहरूबाट सिक्ने गर्छौँ पर्यटकहरूलाई त्यो पर्यटकहरूलाई त्यही अनुभव गराउँदाखेरि हामी पनि त्यही सिकिपठाउँछौँ र त्यही हिसाबले नै हामी आफ्नो पर्यटक स्थल भएकोले गर्दाखेरि पाहाड हाम्रो पर्यटकस्थल भएकोले गर्दाखेरि हामी पर्यटकहरू प्र प्रति धेरै आकर्षित भएको छौँ र उनीहरूले पनि हाम्रो कल्चर जुन चाहिँ नेपाली कल्चर छ त्यो सिकेर जान्छ र उनीहरूको हामी सिक्छौँ यसरी चाहिँ पाहाडमा धेरै परिवर्तन नयाँ कुराहरू हामी सिक्न जान्न पाउँछौँ